यस क्षेत्रका नदीहरूको नाम हो पैयुँ रेली अनि टिस्टा सबभन्दा ठुलो नदी हो टिस्टा जहाँनिर तिनवटा बाँधहरू छन् र यी बाँधहरूले पानीको प्रयोग गरेर बिजुली निकाल्ने गर्छ